मेरो गाउँको स्थानीय देउता गाउँमा एउटा देवीथान छ जसमा धेरै मनिसहरूले विश्व र आस्था राख्छन् र त्यो थानमा वर्षनी रूपमा पुराण आदि गरिन्छ साथै दसैँ तिहारमा त्यहाँ धेरै मात्रमा मानिसहरूको उपस्थितिले त्यहाँको प त्यहाँ पूजाआजा गरिन्छ अथवा जुन किसिमको त्यो देवीमाथि मानिसहरूको आस्था विश्वास छ त्यो एकदमै प्रगाढ रहेकाले त्यो एकदमै धुमधामसँग मनाइने गरिन्छ